नेपाली भाषा अब नेपाली भाषामा अब मन परेको भाषा चाहिँ अब आमा शब्द कति राम्रो छ बाबा कति राम्रो छ शब्द दिदी दाजु सबै शब्दहरू राम्रो छ अब नेपाली भएको कारणले नेपालीमा बोल्नु पाउँदा कति खुसी लाग्छ अब अरू भाषा हामीलाई साह्रो पर्छ अन्त हामी नेपाली भाषामै सबै कुरो गीत गाउनु नाच्नु बोल्नु सबै हामी नेपालीमा गर्नु पाउँदा हामीलाई गर्व लाग्छ